हाम्रो बाग्राकोटमा चाहिँ यस्तो नोकरीको कुनै कोर्सहरू गर्ने माध्यमहरू चाहिँ फिलहालै अहिले बाग्राकोटमा चाहिँ रिटेल र सेक्रुटेरी सर्विस भन्ने खोलेको छ प्रायः चाहिँ बाहिरतिर जान्छन् कोही दार्जिलिङ खरसाङ सिलगढी कम्प्युटर कोर्सहरू गर्छ नानीहरूले त्यो कोर्स गरेर चाहिँ कत्ति जग्गा अलिक राम्रो कामहरू पनि पाएको छ बाग्राकोटमा चाहिँ अहिले फिलहाल यो सालदेखिको चाहिँ रिटेल र सेकुरेटी सर्विस भन्ने नानीहरूले त्यो कोर्स गर्ने चाहिँ माध्यम आएको छ त्यो माध्यम गरेर चाहिँ नानीहरूले राम्रो पाउँछ जबहरू छिटो पाउँछ जबहरू त्यो चाहिँ आएको छ अहिले फिलहालै हाम्रो पश्चिम बङ्गालमा चाहिँ